धेरै दिनको लागि बाहिर जानु पर्दाखेरि मैले बिरुवाहरूको निम्ति के गर्छु भनेदेखि छर छिमेकीहरूलाई यसो देखरेख गरिदिनु है भनेर भनि राख्छु पानीहरू लगाइदिनु है बिहान बेलुका पानीहरू लगाइदिनु है भनेर भनि राख्छु भएन आफ्नो मान्छेहरूलाई दाजु भाइ दिदी बहिनीहरूलाई हेरचाह गरिदिनु है भनेर छोडि राख्छु कुनै प्रकारको जनावरहरू आएर गाई बाख्राहरू आएर खायो भनेदेखि यसो खेदाउने काम गरिदिनु है भनेर उनीहरूलाई अह्राइ राख्छु र गोडमेल पनि समय समयमा गरिदिराख्नु है भनेर म उनीहरूलाई भनि बताइ राख्छु